ए खबर सन्चै हुनुहुन्छ बिसन्चो भयो कस्तो कस्तो भयो दसैँ योपालि

ए त्यही अब अलिकति टिस्टाको अस्ति भेलले गर्दाखेरि अलिकति विस्वाद चाहिँ भयो

हजुर

हजुर दसैँको मुखमा दसैँको मुखमा खोलेर चाहिँ राम्रो भयो हजुर ए हजुर बम पड्कियो भन्यो कि

त्यही त मान्छेहरू त केही भएन होला

अझै रहलपहलहरू छन् खानेकुराहरू गाउँघरमा पनि राम्रै भयो होला ए यहाँ पनि

ए हुन्छ अब अर्कोपालि मज्जाले फेरि मनाउँ न हुन्छ राखेँ हुन्छ हस् त राखेँ